मैले चाहिँ मेटली बजारबाट एउटा घडी क्यासियो घडी किनेको थिएँ होइन त्यो घडी चाहिँ त्यसको डाइल पनि राम्रो यो त्यसको फिता पनि राम्रो एकदमै र घडीमा चाहिँ विशेष गरी पानीमा डुबाउँदा पनि नडुब्ने यसो नुहाउनुधुवाउनु नुहाउनु कुनै पानीमा भिज्दा पनि यो घडीभित्र पानी नपस्ने र यसको यो घडीको चाहिँ विशेष ब्याट्री पनि राम्रो र यसको सबै कुरा राम्रो भएकोले गर्दा यो घडी क्यासियो चाहिँ मलाई एकदमै राम्रो लाग्यो